हजुर मालई लाग्छ मानिसले धर्मको लाभ उठाउँथे राजनीतिक तनाव पनि सृजना गर्छ अब उदाहरणको रूपमा हाम्रो एउटा गाउँलाई लियौँ हाम्रो एउटा गाउँको कुरामा चाहिँ एउटा संसारी माताको मन्दिर छ जसलाई चाहिँ अब बनाइदिन्छु भनेर अब जति पनि भोट आउँछ त्यही मन्दिरलाई मन्दिरलाई नै देखाएर अब यसपालि चाहिँ यो भोटमा जित्यो भने चाहिँ अब यो मन्दिर बनाइदिन्छु भन्छ तर त्यस्तो त अब भोट गएको अब कति भइसक्यो भइसक्यो तिनीहरूको एउटा व्यवसायको अब एउटा प्रयोग गर्ने एउटा साधन नै भइसकेको छ त्यो मन्दिर चाहिँ